अब अब रेडिमेड लुगाहरू त बजारमा त किसिम किसिमको पाइन्छ तर टेलर मास्टरले सिलाएको लुगा चाहिँ बलियो हुन्छ किनभने चाहिँ भन्नु पनि गाउँछिमेकमा भन्नु पनि सजिलो किन यस्तो सिलाइदिइछ भन्नु पनि सजिलो हुन्छ बलियो हुन्छ बलियो हुन्छ उनीहरूले सिलाएको लुगा ऊ भनेको उहाँबाट आए पनि एउ एउटा गाउँमा ए एउटा परिवार जस्तो भएर बसिन्छ त्यस कारणले उनीहरूले सिलाएको आजसम्म मैले त रेडिमेड लगाएको पनि छुइनँ टेलर मास्टरले सिलाएको लुगाहरू लगाइरहेको छु उनीहरूको सिलाई पक्का छ रेडिमेडको लुगा बजारबाट किनेर ल्याएको लुगा अहिले लगायो भनेदेखि उ उध्रिनु पनि थाल्छ अनि उनीहरूको रङहरू पनि जान्छ राम्रो पनि हुँदैन त्यो कहाँ कहाँबाट किनेर ल्याएको यहाँ भनेको अब सजिलो हुन्छ दर्जी के अरे टेलर मास्टरलाई दोकाने रङ जाँदैन जाँदैन भनेर उसले दिन्छ कतिजनाले त अब झुक्याएर पनि दिन्छन् कत्तिजनाको दोकानबाट राम्रो पनि पाइन्छ राम्रो पनि पाइन्छ अनि ल्याएर अब के के लगाउनु मनलाग्छ कस्तो लगाउनु मनलाग्छ टेलर मास्टरलाई दियो उसले राम्रो सिलाइदिन्छ अनि लगायो